हाम्रोमा त छ गाईबस्तु अब खोइ के गर्नु है यस्तो अब गोबारहरू लाग्नु हुँदैन गाई गाई जुनै हो गाईगोरु एउटा त्यो पनि हामी प्रोस पशुप्राणि एउटा एउटा भनौँ भने मान्छेसम्म कै होइ त्यो पनि के भने तिनीहरूलाई पनि मैला के भयो भने गोबारहरू टाल्यो भने त्यसलाई पनि घाउहरू हुन्छ तिनीहरूलाई दबाई पानी गर्नुपर्छ तर हामी हत्तपत्त याद गर्नु सक्दैनौँ होला सायद तर हाम्रो कतिजानाले ड्युटि गर्नु जान्छ त्यो भएर उनीहरूले अब याद गर्देन अन् त्यो भएर अतिकति दाना पानीहरू पनि याद गर्नुपर्छ त्यसलाई राम्रो सित राख्नु पर्छ जस्तो मान्छे हिँड्छ हुनु पनि चाटाकचिटिक् भएर हिँड्छ नि त्यही टाइपले चाहिँ तिनीहरूलाई पनि राख्नुपर्छ अन् त्यो भएर चाहिँ तिनीहरूको पनि अब उनीहरू बोल्नु पो सक्दैन हामी मान्छे पो एउटा घाउ भयो भने पनि अब आमा छ भने एउटा दाजु छ भने आमा यस्तो बिमार भयो भन् उनीहरू पशुप्राणि हो उनीहरू बोल्नु सक्दैन त्यो भएर चाहिँ अब उनीहरूले पनि भन्नु सक्दैन म मैला भए म नुहाउँछु भन्न पनि सक्दैन त्यस्तो क्या त्यो भएर उनीहरूलाई टाइममा घाँस पनि दिनुपर्छ उनीहरूलाई बिमार भयो भने दवाई पानी पनि दिनुपर्छ हो अब उनीहरूले हामीसँग बोल्नु सक्दैन हामी पो बोल्छ र हामी आइया भयो हामी बोल बोल्नु सकि हाल्छ उनीहरूले त्यो कुराहरू पनि भन्नु सक्देन हामीले चाहिँ के गर्नुपर्छ भन् चाहिँ एउटा कुरा चाहिँ तपाईँहरूले पनि याद गर्नु पर्छ एउटा सानो घाउ आयो भने पनि हामीले चाहिँ अगडि नै याद गर्नुपर्छ है उसको लागि चाहिँ किन उनीहरू पशु हो नि त मान्छे होइन फेरि त्यो भएर चाहिँ हामी त एउटा मान्छे हो हामी बोल्नु सक्छ आइया दुख्यो यस्तो भयो एउटा खुट्टा अलिक मड भन्नु सक्छ उनीहरूले त भन्छ भन्देनन् त घाँस देउ भन्छ भन्दैन खोले दिनु तिर्खा लाग्यो पानी चाहियो भन्छ भन्दैन अब त्यो भएर चाहिँ अब हामीले अटोमेटिक बुझेरै दिनुपर्छ उनीहरूको लागि चाहिँ किन उननीहरू पोसु होन् ता